ड्रइङ ड्रइङमा चाहिँ मलाई एकदमै इन्ट्रेस्ट लाग्छ होइन तर म यस्तो प्रोग्रामतिर ड्रइङहरू गरेर त्यस्तोमा देखाउनु पाएको छैन अहिलेसम्म देखाएको छैन होइन त्यस्तोतिर चाहिँ म जान्दिनँ अहिले ड्रइङ चाहिँ म एकदम गर्नु मलाई इन्ट्रेस्ट लाग्छ दामी लाग्छ त्यस्तो प्रोग्रामतिर मैले दुनियाँहरूलाई मेरो ड्रइङ देखाउनु त्यस्तो त मलाई पनि इच इच्छुक छ होइन तर म चाहिँ अहिलेसम्म गएको छुइनँ त्यसरी जानु त इच्छा छ मलाई पनि त्यसमा जानु पाएँ भने म पनि एकदमै खुसी हुन्छु होइन तर अहिलेसम्म म पनि गएको छैन होइन अनि मेरो मैले केही ड्रइङको लागि त्यस्तो इक्जाम सेक्जाम केही पनि दिएको छैन होइन अहिलेसम्म म आफ्नो दिमागमा जे आउँछ त्यही सोच्छु होइन अनि ड्रइङ बनाउँछु त्यस्तो अब मैले अलिकति कसलाई देख्छ होइन त्यो दिमागमा जो मलाई दामी लाग्छ हेर्दा पनि राम्रो देख्छ त्यही नै हेर्छु म होइन त्यसलाई नै मैले ड्रइङ गरेर देखाउँछ होइन अनि एकदम ड्रइङ चाहिँ म दामी बनाइदिन्छु तर मैले कहिले अहिलेसम्म म यत्रो भइसकेँ ड्रइङ बनाएर होइन ठुलो भइसकेँ तरसम्म मैले अहिलेसम्म ड्रइङ बनाएर कहिले प्रोग्रामतिर चाहिँ त्यसरी लगेर देखाएको छैन होइन त्यसरी लगेर देखाउनु पाएँ भने चाहिँ मलाई पनि एकदमै खुसी लाग्छ होइन तर अब कहिले हुन्छ जहिले हुन्छ तहिले म त्यसरी देखाउँछु पनि दुनियाँलाई सबलाई देखाउँछु मेरो ड्रइङ होइन तर अहिलेसम्म चाहिँ मैले त्यसरी ड्रइङहरू गरेर अरू अरूहरूलाई देखाएको छैन दुनियाँको सामने होइन इच्छा छ मेरो पनि धेरै इच्छा छ त्यसरी देखाउनु मान्छेहरूलाई मेरो तारिफ गरिदियोस् मान्छेहरूले दामी बनाउँछ त्यस्तो भनिदियोस् मेरो पनि मनमा इच्छा छ त्यस्तो तर मैले अहिलेसम्म यसरी कसलाई ड्रइङहरू बनाएर पनि देखाएको छैन होइन देखाउँछ आफ्नो साथीहरूलाई मात्रै देखाउँछ साथीहरूले भन्छ देखाउनु यो प्रोग्रामतिर बनाउनु भन्छ तर म चाहिँ त्यत्ति इच्छुक छु होइन तर अब हेर्नुपर्छ आफूलाई होइन कन्फिडेन्स त्यति छ होइन अब आफूले सोचेर सम्झेर बनाउनुपर्छ बनाएपछि म चाहिँ बनाउँछु तर अहिले होइन अझै टाइम छ म पछि गएर एकदम अब ठुलो बनाएर देखाउँछु ड्रइङ होइन प्रोग्रामतिर साथीहरूले मलाई देखाउनु भन्छ होइन इच्छा त धेरै छ अब मान्छेहरूले मेरो पनि तारिफ गरिदियोस् राम्रो बनाउँछ त्यस्तोहरू भनिदियोस् होइन मान्छेहरूले अनि मेरो पनि इच्छा छ अब होइन त्यस्तो एक्जामहरू चाहिँ मैले केही पनि दिएको छैन अहिलेसम्म ड्रइङ गर्नको लागि होइन म चाहिँ यही नै भन्न चाहन्छु